मेरो पहिलो प्रडक्टको सकरात्मक समीक्षा भन्नु पर्दा चाहिँ उपन्यासबारे रहेको छ र उपन्यासमा पनि विशेषतः नुनको चिया उपन्यासबारे रहेको छ र प्रस्तुत उपन्यासमा भनौँ प्रस्तुत पुस्तक जुन रहेको छ यो उपन्यास चाहिँ बिमल लामाद्वारा सन् दुई हजार बाह्रमा बङ्गलामा नुन चा नाममा लेखिएको र सन् दुई हजार बाइसमा समीक चक्रवर्तीले नेपाली भाषामा अनुवाद गरेका हुन् यस पुस्तकको पेपरको गुणस्तर पनि एकदमै राम्रो रहेको छ र पाँच सय छयहत्तर तर पृष्ठ भएको उक्त उपन्यास दार्जिलिङ पहाडमा असीको दशकको जुन जनजीवन तथा आन्दोलनमाथि आधारित उपन्यास रहेको छ साथै यस उपन्यासले दार्जिलिङको खानपान रीति थिती संस्कृति र विभिन्न समस्याहरूलाई पनि उदघाटित गरेको पाइन्छ यस उपन्यासको भाषाशैली सहज अनि बोधगम्य नै रहेको छ अनावश्यक वर्णन् अत्याधिक विश्लेषणले यस उपन्यासको कथालाई लामो बनाएको पाइन्छ भने कतै कतै हिन्दी शब्दहरूको पनि प्रयोग पाइन्छ तथापि पाठकको मनमा उत्सुकता बढाउन र दार्जिलिङ पहाडका मानिसहरूले बोल्ने शब्दहरूलाई जस्ताको तस्तै उतार्नमा प्रस्तुत उपन्यास सफल बनेको देखिन्छ र आख्यानकार बिमल लामा जो छन् बिमल लामा नेपाली भएर बङ्गलामा दार्जिलिङको इतिहासबारे नुन चा लेख्नु र त्यही नुन चालाई अनुवादक समिक चक्रवर्ती बङ्गाली भएर उनले नेपालीमा नुनको चिया लेख्न सफल हुनु चाहिँ यस कृतिको एउटा अर्को रोचक पक्ष रहेको छ र सत्य घटनामा केन्द्रित यथार्थवादी उपन्यास नुनको चिया मलाई एकदमै राम्रो लाग्यो र तपाईँहरू सबैलाई पनि यस पुस्तकलाई एक पटक अवश्य पढेर दार्जिलिङको इतिहासबारे जानकार रहन आग्रह गर्दछु